हाम्रो क्षेत्रमा कुनै प्रकारको ठुलो कारखाना सिलाइ बुनाइको कारखाना त छैन र पनि यहाँका मानिसहरू दैनिक पर्सनल बाट सिलाइ बुनाइ गरेर स्वेटर गन्जी टोपी यो सब बनाएर शीतकालीनमा उनीहरू उनीको कपडा लगाएर बस्छन् यसरी बस्छन् र उनीहरू जुन उपार्जन गर्छन् र यसरी नै मैले मलाई कुनै प्रकारको त्यस्तो सिलाइ बुनाइको प्रयास गरेको छुइनँ यसरी मलाई कुनै प्रकारको थाह छैन